यो स्टेसनरी सप हो हजुर मलाई नि मलाई मेरो फ्रेन्ड्सको बर्थडेको लागि उयो सामान उयो चाहिएको थियो कि गिफ्ट आइटमहरू तपाईँकोमा के के पाउँछ होला है हजुर त्यसको प्राइसहरू चाहिँ कति छ होला है डायरी हजुर डायरीको कति छ प्राइस हजुर हजुर ए हजुर हुन्छ हजुर

मलाई त्यो जुन चाहिँ प्याकेटको प्याकिङ गरिदिनु होस् न थाउजन्डको हजुर मलाई हजुर अलिक टाइम लाग्छ कि तपाईँलाई हुन्छ म पाँच बजीभित्रमा आइपुग्छु कि हजुर म पाँचभित्रमा आउँछु हो अन्त अरू बुक्सहरू पनि कति के छ हजुर त्यसको पनि बताइदिनु होस् न हुन्छ प्याकिङको पनि एक्स्ट्रा चार्ज लाग्छ हजुर हुन्छ हुन्छ हजुर बुकेहरू त राख्नुहुन्न होला है तपाईँको दोकानमा ए हजुर ए हजुर हुन्छ हुन्छ थ्याङ्क्यु बहिनी